हेलो ए तपाईँ एआई बिल्डिङ हाउसको सेक्युरिटी बोल्नु भएको ए त्यहाँ उयो के भन्छ रुम रेन्टको लागि मैले कल गरेको थिएँ कि कहिलेदेखि दिनु सक्नु हुन्छ होला हजुर ए हजुर अन्त रुमको उयोहरू चाहिँ कति होला फेयरहरू चाहिँ ए हजुर हजुर ए हजुर ए कति दिनु पर्छ होला एडभान्स हाफ ए हामी के भन्छ अब हामी भोलि रुम हेर्नु आउँदैछौँ कि हामी आउनु सक्छौँ भोलि कि तपाईँ भोलि फ्री हुनु हुँदैन ए हजुर हजुर अन्त उयो टोइलेटको फेसिलिटीहरू चाहिँ कस्तो होला ए हजुर हजुर रुम भित्रै एट्याच हुन्छ कि बाहिर ए हजुर ए हुन्छ ए हजुर ए हुन्छ हुन्छ राखेँ उसो भए ए हुन्छ हुन्छ हुन्छ थ्याङ्क यु